अब हाम्रो पहिला अब सानो सानो छँदाखेरि त फोनहरू त केही थिएन अन्त सानो डिजिटल क्यामेरा थियो त्यही भएर फोटोहरू खिच्थ्यो है अनि धुनु लानु पनि एक हप्ता बादमा मात्रै आउने अन्त यसो अहिले हेर्दाखेरि चाहिँ मलाई एकदमै माया लागेर आउँछ क्या त अब यहाँ भावनात्मक हुन्छु भनौँ न अन्त राम्रो लाग्छ त्यतिखेर त अब अलिक पछाडि फोनहरू आयो है र भए पनि किप्याडवाला अब त्यसको फ्रन्ट क्यामेरा पनि नहुने ब्याक क्यामेराबाट खिच्नुपर्ने राम्रो लाग्छ जति नै ब्लर आए पनि मधुरो आए पनि है अहिलेसम्म राम्रो लाग्छ सबैहरू स्टोर गरेर राखेको छु चाहे त्यो फोटो धोएर निकालेको फोटो होस् होइन या फोनतिर स्टोर गरेर राखेको फोटो होस् राखेको छु तिनीहरूलाई हेर्दाखेरि एकदमै राम्रो लाग्छ अहिले पो हाई क्वालिटी हाई रेजुलेसन्स हुन्छ अन्त अब जतिवटा क्यामेरा फ्रन्ट ब्याकतिर हुन्छ राम्रो देख्छ त्यतिखेरको फोटो र अहिलेको फोटोमा म भिन्नता अभियस्ली छ अहिले त अब ज्यादा देखावटी भयो पहिला त हामी जस्तो थियौँ त्यस्तैमा फोटोहरू खिचेर तिनीहरूलाई धोएर एलबममा राख्ने गर्थ्यौँ होइन राम्रो लाग्छ